आफ्नो आफ्नो अब हेरे यसरी हेऱ्यो भने चाहिँ अब आफ्नो आफ्नो जातिहरूको आफ्नो आफ्नो खाना हुन्छ हो अन्त मैले चाहिँ के बनाउँछु भन्दाखेरि चाहिँ मैले चाहिँ नर्मल खानाहरू बनाउँछु एउटा सिम्पल खाना त्यसमा चाहिँ हुन्छ रोटी अनि सब्जी रोटी चाहिँ तपाईँको यो तेलको रोटीहरू खाँदिनँ अन्त सुक्खा रोटी भयो या केही सुक्खा पराठा भयो है अब रातिको केही सब्जीहरू अब उब्रिएको छ भने त्यसलाई बिहान आँटामा मुछेर पराठाहरू बनाएर खान्छु हो अन्त रोटी मात्रै होइन कोही बेला म ओट्स पनि खाने गर्छु हो अन्त कोही कोही बेला फ्रुट स्यालेट पनि खाने गर्छु फ्रुट स्यालेट चाहिँ सबसे भन्दा मलाई राम्रो लाग्छ अन्त डाइजेस्ट गर्नु पनि सजिलो पर्छ अन्त तेलको कुराहरू चाहिँ ज्यादा म बिहानको खाजामा चाहिँ खाँदिनँ अन्त बिहानको खाजा चाहिँ मेरो त्यस्तो हेभी चाहिँ हुँदैन किनकि मेरो दिनको सबसे भन्दा त्यो अब अडिलो मिल चाहिँ चम्पीको लन्च हुन्छ लन्चमा चाहिँ म ज्यादा अब राइस दाल त्यस्तै खान्छु अन्त मर्निङमा चाहिँ मेरो भेरी गर्छ प्रायः चाहिँ हामीले रोटी नै खान्छौँ म मा हामी मतलब म मेरो फ्यामिलीहरू रोटी सब्जी खान्छ अन्त कोही बेला हामी ओट्स पनि बनाउँछ हो अन्त कोही बेला हामी कोही बेला चाहिँ हामी कोही बेला वान्स इन अ ब्लु मुन चाहिँ हामी फ्राइड राइसहरू खान्छ हो त्यस्तै हुन्छ अनि